विद्यमान बिरुवाहरूबाट अधिक बिरुवा उत्पादन गर्न चाहिँ अब सबभन्दा ठुलो कुरो चाहिँ अब त्यस बिरुवालाई अब जति फुलाएर है अब त्यो फुलाए पछि चाहिँ अब त्यसलाई फुल हुन्छ फुल लागि पछि फल बस्छ फलमा चाहिँ अब धेरै नै सिडहरू उत्पादन हु सिडहरू बस्ने हुनाले गर्दाखेरि चाहिँ अब अधिक उत्पादन गर्नुको लागि चाहिँ अब बिरुवालाई फुलाउनु पर्यो फुलाएर चाहिँ आब फलाउनु पर्यो फलाएको जुन चाहिँ एउटा त्यो फलबाट चाहिँ जुन चाहिँ सिड अब बिजन बस्छ त्यसबाट उत्पादन गरेको चाहिँ बिरुवा चाहिँ एकदमै गुणस्तरीय र अब र एकदमै पर्याप्त मात्रामा हामीले त्यो बिरुवाहरू पनि उमार्न सकिन्छ